अङ्कल मैले तपाईँको ट्याक्सी बुक गरेको थिएँ मलाई सिलगढी जानु सात बजी अगाडि थियो तर तपाईँ ढिलो आउनुभएछ अन्त चाहिँ अरू नै ट्याक्सीमा जानु पर्दैछ त्यही भएर म तपाईँको ट्याक्सी चाहिँ क्यान्सल गर्दैछु